अँ मसँग एउटा मनपर्ने क्लासिक पुस्तक छ जसको नाम चाहिँ हो मुनामदन मुनामदन मैले यो कारण क्लासिक पुस्तक विशेष हार्ड कपीमा लिएको छु किन यो लिएको कारण चाहिँ अब मदनको जो कहानी जो छ बाहिर गएर यति दुःख गर्नुभयो उहाँ दुःख गरेर आफ्नो मुनाको लागि अब वहाँबाट फर्किँदाखेरि बाटोमा उहाँलाई हैजा भएर उहाँले आफ्नो प्राण त्याग गर्नुभयो त्यसले गर्दा यो कपी चाहिँ मैले एकदमै महत्त्वपूर्ण भनेर राखेको छु यसलाई मैले चाहिँ यो उसको दुःख हेरेर चाहिँ राम्रो छ यो कपी यो पछि भविष्यमा याद हुन्छ यस्तो मतलब कोही मान्छेसँग पनि यसो विशेष घटनाहरू नहोस् यस्तरी उयो नहोस् भनेर चाहिँ यो चिजहरू हेरेर हामीले चाहिँ ज्ञान उयो हुन्छ र बच्चाहरूलाई पनि यो हामीले पढाइ गर्ने बच्चाहरूले चाहिँ यसबाट धेरै चिजहरू सिक्नु पाउँछ र नानीहरूलाई र यसमा स्कुलको माध्यमबाट पनि हामीले यो कपीबाट हामीले यो मुनामदन भन्ने यो चाहिँ हामीले हामी पढिरहेछौँ र यो क्लासिक पुस्तक र यो पुरानो एकदम भएकोले गर्दाखेरि चाहिँ मैले हार्ड कपी बनाएर मैले यसलाई राखेको छु